म चाहिँ खाना पकाउँदा चाहिँ बेसी चाहिँ कुकरै युज गर्छु भाँडा बर्तनमा चाहिँ किनभने कुकरमा चाहिँ खाना पकाउँदा चाहिँ भात पकाउँदा चाहिँ कुकरमा बेसी कुकरै चलाउँछु होइन अनि सब्जी दालको लागि चाहिँ डल्ले भाँडा है सिल्भरको भाँडामा दाल बनाउँछु अनि कराई सिल्भरकै कराईमा चाहिँ सब्जी बनाउँछु किनभने भाँडामा पकाएको दाल चाहिँ मिठो लाग्छ क्या मिठो हुन्छ त्यही भएर भाँडामा डल्ले भाँडामा बनाउँछु अनि सिल्भरको कराईमा सब्जी बनाउँछु होइन अनि कटोरीमा मेरो चाहिँ अब विशेष चाहिँ हामी हातले खान्छ खाना चाहिँ हो अन्त थालमा चाहिँ हामी चाहिँ काँसाको प्लेट थाल चलाउँछौँ त्यो चाहिँ अब एकदमै राम्रो हुन्छ अब त्यस काँसाको थालमा खाना खाइन्छ एकदमै राम्रो अनि मिठो पनि हुन्छ त्यही भएर चाहिँ हामी चाहिँ काँसाको थालमा चाहिँ हातले है अन्त काँसाकै प्याला त्यही चलाउँछौँ अनि त्यसले गर्दाखेरि चाहिँ अब एकदमै मिठो हुन्छ के खानाहरू त्यसमा भाँडाकुँडा चाहिँ त्यही हो कुकरमा भात मात्रै पकायो अन्त दाल चाहिँ हामी डल्ले भाँडामा है सिल्भरको भाँडामा त्यसमा बनाउँछौँ अनि सब्जी त्यही हो छुरी छुरीले काटेको सागहरू त हातले भँचाएर पनि बनाउँछौँ अनि त्यही हो आलुहरू चाहिँ अब छुरीले मजाले काटेर पकाउँछौँ अन्त खान चाहिँ त्यही हो हामी काँसाको थालमा अनि खान्छौँ अरू हाम्रोमा अब त्यो फुट्ने प्लेट कपहरू चाहिँ बेसी युज गर्दैनौँ के हामी